मेरो क्षेत्रका पारम्परिक खेलकुद के हो भने चाहिँ अब म सानैदेखि अब खे उयेस खेलकुद भनेपछि कबड्डी मात्रै मन पर्थ्यो र कबड्डी मात्रै खेल्थेँ अब साथीहरू अब अल्छि लाग्दा जहिले पनि स्कुलबाट आउँदा होइन म जैहि पनि अब कबड्डी खल्नु जान्थेँ सा अब निकै मज्जा आउँथ्यो रमाइलो हुन्थ्यो होइन कबड्डी खेल्दाखेरि अन्त मलाई चाहिँ अब कबड्डी मनपर्छ होइन अब कबड्डी चाहिँ यता पनि उता पनि खेलिबस्छु म अहिले ठुलो भएको छु तर पनि अब साथीहरूसँग खेलिबस्छु होइन स्कुलमा पनि अब गेम्सहरू हुँदाखेरि म चाहिँ कबड्डी नै छान्छु